रेसिपीहरूमा चाहिँ म चिकन चिल्ली बनाउँछु जस्तै चिकन चिल्ली बनाउँदा चाहिँ पहिला चिकन फ्राई गर्छु र केप्सिकम केप्सिकमहरू हाल्ने गर्छन् तर म चाहिँ केप्सिकम न हालेर लामो लाम्चे खुर्सानी हाल्छु र सोया सस सस पनि हाल् हाल्ने गर्छु तर म हाल्दिनँ किनभने मेरो बुढाले चाहिँ सोया सस र केप्सिकम हालेको मन पराउँदैन र त्यसलाई अलिकती चेन्ज गरेर बनाउँछु र उसले त्यसलाई नै राम्रोसँगले खाने खाने गर्छ र म मेगी बनाउँदा चाहिँ नानीलाई मेगी बनाउँदा अरूले मसालाहरू हालेर बनाउने गर्छ तर म मसाला हाल्दिनँ किनभने नानीहरूलाई मसाला दिनु हेल्थको लागि राम्रो राम्रो पनि होइन र मसाला दिँदा राम्रो राम्रो हुँदैन नानीलाई प्लेन प्लेन बनाउँछु अलिकति चेन्ज त्यसलाई त्यसमा त्यस्तै गाजर गाजर मटर हालेर म त्यसलाई अलिकति चेन्ज गरेर नानीको लागि बनाई दिन्छु र नानीले खानु सक्ने बनाई बनाई दिन्छु नुनहरू पनि ठिक्कै अडकलेर नै हाल्ने गर्छु कडा नुन पनि राम्रो हुँदैन नानीलाई ती बार बार तिर्खा लाग्ने गर्छ त्य तिर्खा लाग्ने गर्छ र